हेलो हजुर ओ हो कलकत्ताबाट आउनु भएको होला आहा लु अहिले त कलकत्तामा त पुरा चिसो हावा छ हरे यहाँ गर्मी छ है मेडम यहाँ गर्मी छ ल ल म भन्दैछु ल ल भन्दैछु ल चियाबारी भन्दाखेरि चियाबारी अब हेर्नु राम्रो एसो चौताराहरू बस्ने ठाउँ सुत्ने ठाउँ सुत्ने ठाउँ खाना मिठो मिठो कुखुरा अन्डा पनिर यो भेजिटेरियन सबै अन्त ननभेज पाउने ठाउँ सबै होटलहरू भएको चियाबारी चाहिँ कहाँनिर हो भने नि चियाबारी हो यता गेल चियाबारी पर्छ कि माथि छ हाम्रो आफ्नै मान्छेको चाहिँ ठुलो होटल पनि छ रेस्टुरेन्ट छ गेल चियाबारी है ल मेडम अन्त अर्को त्यो भएर जानुपर्छ तपाईँको सिलगढीबाट आउनुभयो भने सत्ताइस माइल भएर उकालो जानुहोस् उकालो गइसकेपछि माथि ठुलो चौतारा भेट्छ हरियो रङ लगाएको चौतारा छ त्यहाँ पुगेर त्यहाँ पुगेर चाहिँ अन्त सोध्नुहोस् त्यहाँको मान्छेहरूलाई गाडी रोकेर नेपाली ड्राइभर छ बङ्गाली छ उसलाई अलिअलि नेपाली आउँछ त्यहाँ बाटोमा भेट्नेहरूलाई सोध्नुहोस् ठुलो रेस्टुरेन्ट त्यहाँ तपाईँको होटल कहाँ छ गेल त्यो पेसोक भन्ने त टिस्टा बजार आएर चाहिँ टिस्टा बजारबाट उकालो जानुपर्छ दुई किलोमिटर पेसोक हो अन्त त्यो पनि राम्रै छ त्यहाँ पनि खाने हजुर हजुर डुल्नु लायकको राम्रै छ पेसोक पनि खानेकुरा पनि राम्रो छ अन्त त्यहाँ मान्छेहरू पनि राम्रा छन् अरू कुरा भन्दा पनि चियापत्ती राम्रो राम्रो छ हो कलिलो कलिलो दिदी बहिनीहरूले कसरी टिप्छन् होला मायालाग्दो चियापत्ती छ हौ अमुइनी कस्तो राम्रो अन्त कतिजना आउनु भएको छ ए एउटा गाडीमा आँट्ने रहेछ ल ल ल अन्त त्यहाँ पेसोक जानु त्यहाँबाट गइसकेपछि उकालो जाँदा जाँदा जाँदा लप्चू भन्ने पाउँछ फेरि हो लप्चू लप्चू लप्चू भनेको चाहिँ माथि लप् उयो के भन्छ अरू पनि पाउँछ खानेकुरा पनि पाउँछ अन्त पेँडाहरू पाउँछ थुप्रो कुरो पनि पाउँछ पेँडा फेमस छ नि हौ के के खानेकुरा पाउँछ ललिपप पाउँछ अमुइनी ल यो नम्बर नहराई राख्नु है हरायो भने त साह्रो पर्छ ल ल ल हुन्छ मेडम ल